र कतिपय है रोगको उपचार गर्नको निम्ति चाहिँ हामीले अस्पतालसम्म नै जानुपर्ने हुन्छ है जस्तो कति हाम्रो है जीवनहरूमा जटिल समस्याहरू हाम्रोभित्र है शरीरमा हुँदाखेरि चाहिँ हामीले अस्पतालमा गएर डक्टरहरूसँग है हामीले भेटेर त्यो विषयहरूमा हामीले जानेर हामीले उपचार गर्नु है पर्छ र कतिपय घरेलु उपचारमा पनि है विश्वास चाहिँ गर्छु जस्तो हामी बस्तीमा है हामीलाई सानो तिनो घाँटीहरू दुख्दाखेरि हामी घरेलु उपचारहरू जस्तो मुलाझार है गोलपत्ता ती सबै कुराहरू हामी खाने गर्छौँ र त्यो घरेलु है औषधिहरू पनि है हामीले लिँदाखेरि हामीले त्यसको बारेमा हामीले जानकारी लिएर खाएका छौँ भने चाहिँ है धेरै कतिपय सानो तिनो रोगहरू चाहिँ है हामीले घरमै पनि हामीले उपचार गर्न सक्छौँ